मैले एउटा हालैमा चाहिँ अब एउटा प्रोडक्ट मगाएको थिएँ जो चाहिँ थियो एउटा सन्सक्रिम अनि त्यो सन्सक्रिम चाहिँ मैले साथीको थ्रुबाट मगाएको थिएँ होइन अन्त साथीको चाहिँ अब त्यो लगाएर चाहिँ राम्रो अब फापेको थियो भनौँ न होइन अन्त फाप्यो त्यसलाई फाप्यो भनेर चाहिँ मैले पनि अब मेरो पनि टक्क सन्सक्रिम सकिरहेको थियो अन्त मैले पनि मगाएको थिएँ तर अब त्यो लगाउँदाखेरि चाहिँ मलाई यस्तो एक्सपिरियन्स भयो कि पिम्पल्सहरू आउँदै गयो होइन अन्त पिम्पल्सहरू आउनु थाल्यो अब मैले त मलाई त थाहा थिएन अब मलाई त्यो प्रोडक्टले उयो न सूट गरेको भनेर होइन अन्त पिम्पल्सहरू आउँदै गयो अन्त सन् अब सन् सन्सक्रिमले त अब प्रोटेक्ट गर्नुपर्ने नि त सन् होइन तर अब म दिनदिनै काली काली काली हुँदै गएँ होइन डढ्दै गएँ अन्त पुरा पिम्पल्सहरू पनि आउँदै गयो हो त्यही भएर मलाई यो जुन चाहिँ मैले मगाएको सेकेन्ड प्रोडक्ट मेरो क्रिम चाहिँ मलाई ट्याक्कै मन परेन होइन म अबदेखिको त्यो प्रोडक्ट कहिले युस पनि गर्दिनँ हो आइन्दादेखिको म त्यो प्रोडक्टहरू कसैलाई रेकमेन्ट नि गर्नु चाहदिनँ